सब्जी अर्थात् तरकारी घरमा रोपिन्छ आफ्नो आफ्नो पाराले सब्जी रोप्दाखेरि कुन प्रकारले रोप्नु पर्ने अनि कहिले त्यो फल्छ अनि कहिले त्यसलाई अन्त गरिन्छ त्यो विषयमा धेरै कुराहरू छ किनभनेदेखिलाई सब्जी रोप्दाखेरि जस्तो कोपी भयो बन्दाकोपी फुलकोपी गाजर बिटहरू यिनीहरू इत्यादि कुरोहरू सागपातहरू इत्यादि कुरोहरू रोप्दाखेरि त्यसलाई राम्रोसँगले मल अर्गानिक मल जति पनि अर्गानिक मल लगाउनु सक्यो भनेदेखिलाई राम्रो हुन्छ विभिन्न किसिमको त्यो जुन चाहिँ चलिआएको नराम्रो नराम्रो कुरोहरू यो जो मेडिसनहरू गर्छ त्यो भन्दा बेस्ट चाहिँ अर्गानिक मल हामीले नै गोबर मल वा झारपातहरू कुहाएर त्यसको मल लगाउनु सक्यो भनेदेखिलाई अति राम्रो हुन्छ सब्जीहरू लगाउँदाखेरि र पानी नियन्त्रणसँगले हेर्नु पर्छ त्यसलाई पानी बेसी गर्दाखेरि पनि राम्रो हुँदैन अनि समय जाडोको समयमा अति राम्रो हुँदैन किनभने जाडोमा त्यो सब्जीहरू फस्टाउनु सक्दैन जाडोमा फस्टाउनु सक्दैन त्यो कारणले गर्दामा तिनीहरूलाई गरम पनि चाहिन्छ जाडो पनि चाहिँदा कुनै पनि कुरोहरू सब्जी फल फुल लगाउँदाखेरि अति नै जाडो छ भनेदेखिलाई जाडो ठन्डा महिनामा त्यो राम्रोसँगले हुँदैन र ठन्डा महिनामा हुँदैन भन्दाखेरि नगर्ने कुरो नि होइन तर त्यसलाई गर्नु पर्छ प्रयास गर्नु पर्छ र त्यो प्रयास गरेको अथवा प्रयास आफूले जति गर्यो त्यो प्रयास मुताबिकको त्यसको फल फलारहरू पनि सबै हामीले उपभोग त गर्न पाउँछौँ र समय अनुसार हामीले सब्जी रोप्नु पर्छ जुनै पनि सब्जी हामीले रोप्न सक्छौँ जसलाई चाहिँ हामीले एउटा घर जस्तो बनाएर त्यसलाई माथिबाट छानो लगाएर बर्खा मासमा पनि चुहुँदो झरीमा पनि त्यसलाई हामीले छाना लगाएर त्यसलाई जुन चाहिँ माथिको आकाशको ठुलो ठुलो पानीले अर्थात् असिना ले नभेटोस् भन्ने हिसाबले त्यसलाई भित्र भित्र हामीले सब्जी लगाउनु सक्छौँ राम्रोसँगले सब्जी उब्जाउनु सक्छौँ र सब्जीको त्यस बेला त्यो जुन चाहिँ समयमा सब्जी हुँदैन अहिलेको जुन चाहिँ यो ठन्डा महिना छ अहिले चाहिँ अब जस्तो डिसेम्बर जनवरी यति बेला सब्जी फेब्रुअरीसम्ममा सब्जी पुरा निस्कन्छ तर हाम्रो अर्को समयमा सब्जी निकाल्नु निकै गाह्रो पर्छ र त्यो समयमा पनि हामीले कुनै तरिकाले पनि हामीले सब्जी उमार्नु सक्छौँ र त्यो हामीले अर्गानिक मल गरेर निकालेको सब्जीलाई हामीले धेरै धेरै मूल्यमा बेच्नु सक्छौँ र सब्जीको यस्तो धेरै धेरै मूल्यमा बेच्नु सकेर पनि हामीले त्यसबाट पनि हामीले धेरै नै उपभोग त पाउँछौँ अर्थात् हामीले सहायता पाउँछौँ र सब्जी धेरै धेरै बनाउनुको लागि हामीले खट्नी गर्नु पर्छ अर्गानिक गर्नु पर्छ यो जुन चाहिँ केमिकलबाट हामीले अलिकिति बच्ने उपाय पनि लि लिनु पर्छ र यो केमिकल भन्दा हाम्रो अर्गानिक गोबर मलहरू हालेर नै हामीले त्यसलाई राम्रोसँगले उब्जाउनु सक्यौँ भनेदेखिलाई हामीलाई धेरै धेरै फाइदा हुनेछ